ओइ सुन्न अस्ति मैले त्यो केटल लिएको थिएँ नि अँ त्यो जग पानी तताउने कि अँ कस्तो घिनलाग्दो हो साढे पाँच सय रुपियाँमा लिएको हो एकदिन पनि राम्रो चलेन हो पुरा घिनलाग्दो त्यसको त्यो तार पनि गनाउने पुरा एकछिन त्यो हाल्यो भने त्यो प्लग जोड्यो भने त्यो तार पनि पुरा गनाएर हो ऊ यो हुने अन्त डर पनि लाग्यो सर्ट हुन्छ होला भनेर होइन अँ त्यो भैयाले राम्रै अब मलाई राम्रै हुन्छ भनेर किनेको थिएँ तर कस्तो ढाँटेको त्यस्तो घिनलाग्दो केटल होइन

अँ बाहिरबाट त राम्रै थियो तर पानी तताउँदा पनि नतातिने हुन्छ नि अँ त्यस्तो खालको पुरा राख्नु पर्ने पानी तताउँदा पनि राखेको राखेकै गर्नु पर्ने त्यस्तो खालको केटल क्या घिनैलाग्दो मलाई त मनै परेन हो त्यहाँ दोकानबाट नकिन् है त्यो केटल मैले त अँ म त अब किन्दिनँ तँ पनि नकिन्